परिवारको महिलाहरूले उनका पतिहरूलाई खोलामा गएर माछा जब जब जब तिनीहरूले बाँध बाँध्छ उनको उनीहरूको बुढाहरूले त्यहाँ गएर उनको त्यो बाँध बाँध्नेमा हेल्प गर्छ सहायता गर्छ त्यहीँबाट हेल्प गर्छ बाँध बाँध्नेमा जालीहरू लैजानेमा यी सब कुरामा मदद गर्छ महिलाहरूले बेसी गर्ने काम खाना बनाउने भाँडा मोल्ने अब घरका कामहरू गर्ने नानीको देखभाल गर्ने यस्तो कामहरू कामहरूमा मदद गरिन्छ महिलाहरूले थुप्रै कामतिर मदद ग गर्छ घर हेर्नु घर सफा गर्नु घरलाई व्यवहार देखभाल गर्नु यस्तोहरूमा मदद गर्छ महिलाहरूले महिलाहरू माछामा समुद्र समुद्रमा माछा मार्नु किन जाँदैन भन्दा कोही बेला हावा कोही बेला हावा पानीको तेजको प्रभावले अब महिलाहरूलाई अलिक असुविधा हुन्छ खोलामा हिँड्नु चढ्नु त्यही कारणले महिलाहरू खोलामा जाँदैन उनीहरू खोलामा जाने क्षमता पनि छैन जस्तो प्रकारको कोही बेला अचानक बाँधबाट पहाड छोडिदिन्छ कोही बेला के हुन्छ त्यस्लीई उनी उनीहरू हतपत समुन्द्रमा जाँदैन समुद्रको केही ठेगान नै हुँदैन कोही बेला के हुन्छ कोही बेला कसो हुन्छ त्यो लागि महिलाहरू हतपत समुद्रतिर जाँदैन त्यो लागि महिलाहरूको उनीहरूको पतिहरू बुढाहरू जान्छ त्यो सब काम गर्ने माछा मार्ने ओर्ने महिलाहरूलाई एकदम असुविधा पर्छ खोला जानु टाढै पर्छ खोलामा माछा मार्नु समुद्रतिर जानु अलिक साह्रै पर्छ